राज्यमा चाहिँ जानैपर्ने ठाउँ कुन कुन हो भन्दाखेरि चाहिँ अब एउटा त अब हाम्रो त दार्जिलिङ जानु पर्छ किन भने हाम्रो एडमिनिसट्रेटिभ त्याहि छ जतिपनि एसडियोजहरू छ एसडियोहरू छ जे पनि छ हो त्यहीँ जानुपर्छ जुन चाहिँ पेपरवर्कहरूको लागि जानु पर्छ कुनै सर्टिफिकेटहरू बनाउनु छ गोर्खा सर्टिफिकेटहरू तपाईँको एसटी सर्टिफिकेटहरू भयो अबो सिग्नेचरहरू गर्नुको लागि चाहिँ त्यहीँ नै जानु पर्छ त्यहीँ जानु पर्छ अनि अरू चाहिँ के हो सिलगडीहरू पनि आउनु पर्छ सिलगडी चाहिँ किन आउनु पर्छ भन्दाखेरि चाहिँ म अहिले हालैमा मास्टर्सहरू परसिउ गर्दैछु त्यही भएर आउँदैछु अनि दार्जिलिङ चाहिँ किन जानु पर्छ कारण चाहिँ के हो भन्दाखेरि त्यहाँ चाहिँ अबं ब्याङ्कहरू ठुलो ठुलो छ त्यही भएर चाहिँ ब्याङ्क पासबुक प्रायः जस्तोले त्यहीँ खोल्छ अनि फेसिलिटिजहरू त्यहीँ अब प्रोभाइड गर्छ त्यही भएर चाहिँ अब गइबस्नुपर्छ हो त्यहाँतिर चाहिँ